अहिलेघरिमा चाहिँ अब सबैले इ्ङग्लिसलाई नै महत्त्व दिन्छ इङ्ग्लिस नै साना साना नानीहरू सानैदेखि नै इङ्ग्लिस नै पढाउनु खोज्छ इङ्ग्लिस नै अब जान्यो बुज्यो भने धेरै पढ्दै जाँदाखेरि चाहिँ अब काम पाउँछ अरे छिटो भन्छ राम्रो काम पाउँछ अरे भन्छ तर त्यो मात्रै भएर हुँदैन हाम्रो नेपाली भाषा चाहिँ मसाउनु मासिनु हुँदैन हर हराउनु हुँदैन नेपाली भाषालाई नै मान्यता दिनुपर्छ बिर्सिनु हुँदैन अब इङ्ग्लिस त हो हुन त तर पनि अब नेपाली नै अलिक त जानेको हुनुपर्छ त्यो इङ्ग्लिस मात्रै भएर नि हुँदैन हाम्रो गाउँ ठाउँमा चाहिँ गाउँ घरमा चाहिँ नेपाली नै बेसी बोलिन्छ नेपाली भाषा नै अन्त पढाइन्छ पनि नानीहरूलाई पनि नेपाली चाहिँ नभुलोस् भनेर